सुन्दैछु म घरमै छु अँ बसिरहेको छु त तिमी के गर्दैछौ गरम त यहाँ गरम यहीँ पनि गरमै छ नि अन्त नानी नानी के गर्दैछ ए खाना साना खायो त्यसले ए अन्त तिमीले के बनायौ के बनायौ खाना के के

ए अँ

नानी कहिले खेल्नुगएको ए अन्त यस्तो गरममा चाहिँ किन खेल्नुदिएको जानु दिइरहेको अन्त गरममा गरममा यस्तो ढल्छ नि फेरि बेलुका आएर चाहिँ त्यसलाई पानीहरू खा भन्नु है अन्त दुध मात्र खाएर चाहिँ कहाँ हुन्छ पानीहरू पनि खानुपर्यो नि कोसँग खेल्नु गयो त्यो चाहिँ अन्त बेलुका खाना चाहिँ के बनाउँछौ रोटी त्यसलाई चाहिँ के बनाउँछौ त्यसलाई चाहिँ के बनाइदिने

यहाँ चाहिँ कुनि त अब काकीले के बनाइदिनु हुन्छ त्यही खानुपर्यो नि अँ खाएँ त आमा कस्तो छ ए टाउको दुख्यो नि गरमले होला नि बोजू गरममा पुरा काम गरिहिँड्छ नि त्यही कारणले

झट्झट गर्दैछ होला हौ टाउको गरम छ गरमै छ यहाँ त नानीलाई अलिक याद गर्नु है कोही बेला बेसी घाम पर्छ ल ल म अब राखेको ल

अँ राखेको ल बाई ल ल बाई